हेलो ए हजुर म यहाँ नक्सलबारीबाट बोलेको कि तपाईँको गाडी खाली छ होला हजुर म सिलगढीसम्म जानु छ ए सिलगढी गएको कति लिनुहुन्छ कति छ भाडा ए हजुर होइन जा आउनु जानु नै हो तर एकछिन पर्खिनु चाहिँ पर्छ होला काम छ काम सकिन्जेल पर्खिनुपर्छ कति लिनुहुन्छ बाह्र सय त अलिक बेसी नै भयो होला त गाउँको दाजुभाइ दिदीबहिनी भनेको गरेको अलिकति मिलाइदिनुहोस् न तपाईँले हजुर ए होइन अरूबेला पनि भन्छु नि त तपाईँकै सधैँ त चलाइराखेको छु गाडी त्यही भएर नि तपाईँलाई भनेको अरूलाई किन ख्वाउनु लाग्ने भारा लिएर अलिकति त्यो अब टाइम हेरेर तपाईँले मिलाइदिनुहोस् न ए हजार रुपियाँमा हुन्छ कतिबेलातिर आइपुग्नु हुन्छ होला यहाँ ए अहिले खाली नै हुनुहुन्छ दुई बजीतिर आइदिनुहोस् न ल मेरो घरमा घर त चिन्नुहुन्छ नि हजुर दुई अँ दुई बजीतिर आइदिनुहोस् न ल म अरूलाई भनिनँ ल तपाईँमै फिक्स भयो ल हुन्छ हुन्छ